मैले आफ्नो गाँउमा है अब आजभन्दा धेरै वर्ष अगाडि मैले सुनेको मैरो त एउटा कथा जस्तो हो र पनि मैले जति पनि रहेको बाजे पुर्खाबाट मुख उहाँहरूको मुखबाट सुनेको कुरा चाहिँ पहिला चाहिँ हाम्रो गाँउ चाहिँ धडेमा थियो हरे र अहिले हामी धडेदेखि धेरै टाढो त होइन एउटा अलिकति सिमाना मात्रै यतापट्टि बसेको छौँ बिरुप अहिले गाँउमा है त्यो समयमा चाहिँ उन्नाइसय अठसट्ठी सालमा यहाँनिर पहिरो चलेको थियो अरे पहिरो चलेको थियो अरे र त्यो टाइममा हाम्रो गाँउमा चाहिँ के थियो अरे एउटा लाइब्रेरी हल लाइब्रेरी हल थिएछ है त्यो लाइब्रेरी हलहरू थिएछ र यहाँ हाम्रो यहाँनिर कोठी भन्छ है कोठीदेखि माथि अबो प्राइमेरि स्कुल थिएछ र त्यो टाइममा चाहिँ हुनु त अब प्राइमेरी स्कुल कोठी माथिको प्राइमेरी स्कुलको घरेटीहरू त अहिलेसम्म पनि छ तर लाइब्रेरीको एउटा हाम्रो यहाँनिर एउटा नाम निसान पनि छैन र थियो अरे भन्ने चाहिँ हामीले अब सुनेको हाम्रो बाजे पुर्खाकोबाट थियो अरे र त्यो लाइब्रेरी लाइब्रेरीको अब नम्बरहरू के कति हो त्यो अहिलेसम्म बहुत हामीले बाजे पुर्खाकोबाट सुन्यौ कसैलाई पनि याद भएन अहिलेसम्म याद भएको छैन कहाँ थियो कस्तो थियो नम्बर कति थियो त्यो हामीलाई याद छैन है र अहिले चाहिँ हामी धट्ती हिजो बेलुका आएर बसेको अहिले गाँउको नाम बेरुप भएको छ हाम्रो जुन अहिले बसिरहेको गाँउको नाम बेरुप छ बेरुपकै गाँउको एउटा त्यहाँनिर सानो एउटा प्लेग्राउन्ड बनाएको थियो त्यहाँनिर चाहिँ लाई लाइब्रेरी थियो अरे तर त्यो चाहिँ हामीले एउटा सुनेको मात्रै हो